हलो सुम्नी तपाईँकोमा काठको समानहरू पाइन्छ एउडा फर्निचरको लागि फर्निचरको लागि हरू हौ चाहिँ यो चियरहरू पनि ब छ अच्छा कसरी होला नि कति कति होला आमाम मलाई चाहिएको थियो र नि मिलाइदिनुहोस् न हुन्छ हुन्छ मलाई थुप्रो कुरोहरू चाहिएको छ फर्निचरहरू टेबल ऊ योहरू पलङहरू हरू पनि बनाउनुपरेको छ सोकेसहरू ए घरको रेलिङहरू पनि बनाउनु परेको छ राम्रो राम्रो काठको त्यसैकारणले सोधेको नि बहिनी ए फा माटोको भाडाहरू पनि पाइन्छ हजुर हजुर गमलाहरू यसो अब ए गमलाहरू पनि कसरी होला नि दर्जनको हिसाबले बेच्नुहुन्छ कि गोटाको हिसाबले अँ

ए हुन्छ हुन्छ अब राम्रो दाम मिलाएर लिनुपर्छ होला

हुन्छ म भरैतिर आउँछु ल